मैले एकपल्ट मिसो एपबाट चाहिँ त्यस्तै थ्री मन्थ्स जस्तो अगाडि एउटा पेन्ट किनेको थिएँ त्यसको अनुभव चाहिँ मलाई एकदमै नराम्रो लाग्यो किनभने त्यो पेन्ट मैले खासमा चाहिँ मिसो एप यसो स्क्रोल गर्दै गर्दा हेर्दैगर्दाखेरि चाहिँ त्यो सस्तो पनि थियो अन्त यसो हेर्दाखेरि राम्रो पनि थियो त्यसै कारण चाहिँ किनेको थिएँ अब राम्रै आउँछ होला जस्तो लागेको थियो किनकि मैले लास्ट टाइमहरू किन्दाखेरि जुत्ताहरू के मैले धेरै प्रडक्टहरू मिसोबाट मगाइसकेको छु जुत्ताहरू यस्तै क्रिमहरू त्यस्तोहरू चाहिँ धेरै राम्रो आएको थियो सस्तो पनि थियो राम्रो पनि आएको थियो त्यसै कारण चाहिँ मलाई एकपल्ट पेन्ट पनि मनपरेर चाहिँ किनेको थिएँ तर यो चाहिँ मलाई एकदमै मनपरेन किनकि जब त्यो पेन्ट आयो मैले पे गरिसकेको थिएँ अन्त त्यो फेरि रिटर्न गरौँ जस्तो थियो किनकि मैले ब्लु कलर जिन्स मगाएको थिएँ आउँदाखेरि ब्ल्याक कलरको आएको थियो रिटर्न गरौँ कि जस्तो पनि लागेको थियो तर गरिनँ किनकि म त्यो जस्तै इभेन्टको लागि कहीँ उयसमा जानुको लागि दादाको बिहेमा जानुको लागि चाहिँ त्यो पेन्ट मगाएको थिएँ अन्त त्यो त्यसकै अघिल्लो दिन आएको थियो अन्त त्यही अब ब्लु मगाएको थिएँ ब्ल्याक आएको छ तर पनि ठिकै छ लगाउँछु भनेर चाहिँ सोचेको थिएँ तर पनि त्यो लगाएर गएँ अनि त्यस पछाडि बेलुका आउँदाखेरि त्यो पेन्ट मैला भइसकेको थियो अनि धुँदाखेरि चाहिँ ब्ल्याक कलर त कलर त डल्लै गयो अन्त ब्ल्याक त कताकता मात्रै रहेर वाइटमा कन्भर्ट भएको थियो अब त्यसै कारण चाहिँ मलाई यो मन नपरेको बरू भन्दा अबदेखि चाहिँ पेन्टहरू चाहिँ मिसोबाट मगाइरहनु भन्दाखेरि चाहिँ यहीँ दार्जिलिङ बजारमै बरू अलिकति महँगै दाम हालेर किन्नु फाइदा लाग्यो मलाई चाहिँ